ओ ड्राइवभर भाइ के हो यस्तो सिटहरू त च्यातिएकोहरू छ त हेर त राम्रो पैसा तिरेको त च्यातिएको सिटहरूमा चढाएर कम्फर्टेबल छैन टर्निङतिर हरन बजाउँदैनौ हरन राम्रो छैन तिम्रो हरन बेला बेला बज्छ बेला बेला बज्दैन के हो यस्तो अन्त हेर त लु चक्काहरू पङ्चरहरू होला जस्तो पङ्चर भएर बस्यो है लु हामी आधा घन्टा लु तिम्रो त्यो हाउडे गाडिमा लु सिटहरू च्यातिइरहेकोमा पनि बस्यो है लु घरि घरि हरनहरू बज्दैन लु ट्रनिङतिर पनि एक्सिडेन्ट भयो भने के गर्छौ भन त लु भन न यस्तो स्ट्यानडर्ड गाडिमा जाने होइन तिमी होइन भने पैसा फर्काऊ फर्काऊ होइन पैसा फर्काउदैन भने म यहीँ झारीदेऊ म यहाँबाट अरू गाडिमा गइहाल्छु सिधा कुरा छ